हेलो दाजु म तपाईँलाई ट्याक्सीको लागि फोन गरेको थिएँ मेरो घरको मान्छेहरू यहाँ नजिकैको स्थानमा घुम्नु जानुको लागि ट्याक्सी गाडी चाहेको थियो र हामी हुनु चाहिँ चारजना छ चारजनाको कति जस्तो पर्छ होला अनि सायद छजना पनि हुनुसक्छ हामी सानो खालको गाडी व्यागेनर या अल्टो भए पनि चल्छ अनि कति के कस्तो लाग्छ होला मलाई अलिकति भनिदिनुहोस् न किनभने पहिलादेखि नै पहिला त अलिक सस्तोमा लानुभएको थियो तपाईँले यो पालि चाहिँ अब कति पर्छ है चारजना नभए छजनाको छजना जस्तो हुन्छ होला अनि डेलो सँगसँगै तपाईँको हनुमान मन्दिरहरू पनि जानुपर्छ होला नजिकैको त्यो कस्तो कस्तो जग्गाहरू छ है तपाईँलाई त अलिक थाहा होला मलाई अलिकति थाहा भएन अन्त हामी जम्मा चारजना नभए छजना हुन्छौँ अनि त्यहाँ तपाईँलाई थाहा होला नि है अरू जग्गा पनि के के छ है त्यो हनुमान्दिर हनुमान मन्दिर भयो डेलो भयो अनि तपाईँको सायद साइन्स सेन्टर पनि जान्छौँ होला हामी अनि सबै मोटामोटी मिलाएर भनिदिनुहोस् नि गाडीमा चाहिँ जम्मा तपाईँको चार नभए छजना हुन्छ हामी अनि यसो मिलाइदिनुहोस् नि कतिसम्म हुन्छ किनकि पहिला पनि तपाईँले लानुभएको थियो है पहिला लानुहुँदाखेरि चाहिँ अलिक कम्ती दाममै तपाईँले लानुभएको थियो हामी चारजनालाई यो पालि चाहिँ चार नभए छजना हुन्छ होला अनि यसो मिलाएर भनिदिनुहोस् नि किनभने सधैँ चढिरहेको छ हामी तपाईँकोमा अनि यो पालि चाहिँ तपाईँको डेलो हनुमान मन्दिर साइन्स सेन्टर र एक दुईवटा तपाईँलाई अब राम्रो लागेको त्यहाँ नजिकै त तपाईँलाई थाहा भएको जग्गामा हामीलाई लगेर घुमाइदिनुहोस् नि अनि कति पर्छ के हो मलाई अलिकति बुझाइदिनुहोस् नि कम दाममै अरू बेला पनि म तपाईँलाई भन्छु नि